हाम्रोमा चाहिँ ठुल्ठुलो स्कुलहरूमा डान्सहरू है डान्स क्लासहरू हजुर सिकाउनु हुन्छ है अनि ठुल्ठुलो उइसमा आफूलाई है प्रोगामतिर पार्टिसिपेट हुन पठाउँछ